पौडी खाल्दाखेरि चाहिँ अब कतिले चाहिँ माथि ढुङ्गामाथि गएर चाहिँ हाम फाल्छ हाम फाल्दाखेरि चाहिँ अब भित्र गहिरोमा पस्छ कोही ठाउँ अब ढुङ्गाहरू हुन्छ त्यहाँनिर भित्र कुवाको भित्र त्यहाँनिर अब टाउकोहरू काटिनु पनि सक्छ हाम हाम अब माथि ढ्ङ्गामाथिबाट चाहिँ हाम नफालेकै राम्रो पानीको डरलाई चाहिँ अब कसरी हटाउनु पर्छ भन्दाखेरि चाहिँ अब साथी साथीमा पनि अब पौढी खेल्दाखेरि डुबुल्कीहरू खेल्छ अब डुबुल्कीहरू खेल्दाखेरि ठेलाठेल गर्नु हुँदैन अब सासहरू निस्सासिन्छ उनीहरू भित्रभित्रै अब ठेलाठेल गर्दाखेरि चाहिँ